हेलो यो कालिका रेस्टुरेन्ट हो ए अघि मैले नि सिंहमारीबाट चिकन बिर्यानी अर्डर गरेको थिएँ कि तपाईँले भेज बिर्यानी पठाइदिनुभएछ हजुर भर्खर मैले भर्खरमै भर्खरै मैले लिएँ प्राप्त गरेँ कि तर के भन्छ चिकन बिर्यानी गरेको भेज बिर्यानी आएछ तपाईँले त्यही पठाइदिनुहोस् न चिकन बिर्यानी नै मैले डेलिभरी बोयलाई फिर्ता गरिदिएको छु त्यो हजुर सिंहमारीबाटै गरेको थिएँ हजुर हजुर सिंहमारी पोस्ट अफिसको अगाडिबाट गरेको थिएँ हजुर हजुर तपाईँले के भन्छ राम्रो इन्फर्मेसन लिएर मात्रै पठाउनुपर्थ्यो नि हजुर अब तपाईँको तपाईँहरूलाई पनि तक्लिफ मलाई पनि तक्लिफ हजुर मैले हजुर मैले लन्चको लागि अर्डर गरेको थिएँ कि हजुर हजुर तपाईँले मलाई चिकन बिर्यानी नै पठाइदिनुहोस् न ल हजुर त्यही हजुर त्यही एड्रेसमा हजुर पठाइदिनुहोस् न सिंहमारी पोस्ट अफिसको अगाडि हो ल हजुर अब चाहिँ राम्रो पठाइदिनुहोस् है अर्डर राम्रो हेरेर हुन्छ हुन्छ हजुर हुन्छ थ्याङ्कयू